रूप् यहाँ चाहिँ चराहरू रूप्पी छ भँगेरा छ जुरेली काग परेवा र अन्य छ मलाई चाहिँ परेवा पुरा मन पर्छ